हजुर नमस्कार म सागर बराइली है म चाहिँ के भन्दैछु भन्दाखेरि जस्तै अब कम्पिटेटिभ इक्जाम कम्पिटेटिभ इक्जाममा जस्तो तरिकाको अब कोइसन्सहरू आउँछन् है कम्पिटेटिभ इक्जाम गर्दाखेरिको जुन जुन लेबलको जुन चाहिँ प्याट्रनको कोइसनहरू आउँछन् त्यसमा अब हाम्रो धेरैजना नानीहरू है यहाँ हाम्रो कालिम्पोङ दार्जिलिङ खरसाङ मिरिक सबैजना सबै जग्गाबाट चाहिँ हाम्रो अब कुनै पनि जबको लागि चाहिँ यहाँबाट अब फर्महरू भरेर उहाँहरू इक्जाम बस्नलाई जान्छन् हो इक्जाम बस्नु जाँदाखेरि चाहिँ त्यसमा कम्पिटेटिभ इक्जाम त्यहाँनिर हुँदाखेरि चाहिँ त्यसमा के हुन्छ भन्दाखेरि धेरैजना मान्छेहरू त्यहाँनिर स्टुडेन्ट्सहरू त्यहाँ क्यानडिडेट्सहरू अब भनुँ न है त्याँनिर त्यो जबको लागि पार्टिसिपेट गरेर त्यहाँनिर फर्म भनेर सबैजना नै आएको हुन्छन् र यसमा चाहिँ म के भन्न चाहन्छु भन्दा भन्दाखेरि तपाईँको कम्पिटेटिभ इक्जाम बस्नु अगाडि चाहिँ जुन चाहिँ अब किताबहरू पढाइ गर्नु पर्ने है किताबहरू पढेर हामीले बुक्सहरू पढेर धेरै जस्तै जेनरल नलेज भयो करेन्ट एफेयर्सहरू भयो होइन प्लस पहिला पहिलाको जुन चाहिँ हिस्ट्रीहरू छ जोग्राफिकल भयो है सबै सबै कुराहरू नै हामीले अब पढेर सबै सब्जेक्टहरूलाई लिएर चाहिँ हामीले त्यो विषयमा हामीले सबै जानकारी गरेर नै हामी जानुपर्ने हुन्छ र यसमा चाहिँ के रहेछ भन्दाखेरि सबैभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ के रहेछ भन्दाखेरि जुन चाहिँ केन्द्र विद्यालयमा जुन चाहिँ अब सिबिएससी बोर्ड जुन पढाइन्छ है सिबिएससी बोर्डको त्यो प्याट्रनहरू हुन्छ सिबिएससी बोर्डको त्यहाँनिर सेलेबसहरू हुन्छ त्यो सेलेबेसहरू मा चाहिँ मैले के देखेँ भन्दाखेरि यसमा मेरो एक्सपिरियन्स चाहिँ के आयो भन्दाखेरि त्यहाँनिर जति पनि केन्द्र विद्यालयमा पढाएको सेलेबसहरू छ सब्जेक्टहरू छ त्यो सब्जेक्ट र सेलेबसहरू मध्ये नै त्यसै बिचबाट नै त्यही सिलेबस त्यही सब्जेक्टहरूको माध्यमबाट नै एउटा कम्पिटेटिभ इक्जामको चाहिँ एउटा तपाईँको कोइसन तयारी हुँदोरहेछ हो त्यसमा कोइसन तयारी भएर त्यही अनुसारको कोइसनहरू त्यहाँनिर आएर हो त्यही अनुसारले नै त्यहाँनिर इक्जामहरू बस्नु पर्ने हुँदोरहेछ र त्यसमा चाहिँ जस जसले अब सिबिएससी बोर्ड पढ्दैनन् पढेका छैनन् आइसिएसई पढ्छन् है उनीहरूलाई चाहिँ एउटा के हँदो रहेछ भन्दाखेरि जस्ते आबो याँनेरी के अरे धेरैजना स्टुडेन्टहरू छन् कोही सिबिएससी पढ्छन् कोही आइसिएसई पढ्छन् हो त्यसले गर्दाखेरि त्यसमा चाहिँ कम्पिटेटिभ इक्जाम गर्नु जाँदाखेरि चाहिँ त्यसमा हाम्रो नानीहरूले जो सिबिएससी पढेका छन् उहाँहरूले अलिकति राम्रै तरिकाले इक्जाम गरेर पास भएर आउँछन् धेरै जसो चाहिँ सिबिएससी बोर्ड पढ्ने नानीहरू नै त्यो कम्पिटेटिभ इक्जाममा चै सफलता हासिल गरेको चाहिँ मैले देखेँ हो मैले यो पाए आज जुन जुन ओहदामा मान्छे माथि माथि पुगेका छन् जस्तै गर्मेन्ट जबमै हेर्नु पर्दाखेरि राम्रो राम्रो अफिसर ऱ्याङ्कमा पुग्नेहरू पनि कम्पिटेटिभ इक्जाम उहाँहरू बसेर पास गर्दाखेरि उहाँहरूको ब्याकग्राउन्डहरू हेर्दाखेरि चाहिँ उहाँहरूको सिबिएससी बोर्ड पढेका देखेँ मैले प्रायः प्रायः मान्छेहरू जति पनि स्टुडेन्टहरू छन् जतिजना पनि त्यो कम्पिटेटिभ इक्जाममा फर्म भरेर भाग लिएका छन् हो र त्यसमा पास हुने र ठुलो ठुलो ओहदामा पुग्ने पुगेका छन् उनीहरू चाहिँ सबै मैले यसो उनीहरूको ब्याकग्राउन्डहरू सोद्धा खोज्दा चाहिँ उनीहरू चाहिँ सिबिएससी बोर्ड पढेर उहाँहरू पास भएर गएका छन् र कम्पिटेटिभ इक्जाममा चाहिँ जति सक्दो चाहिँ हाम्रो नानीहरूले चाहिँ सिबिएससी बोर्डको नै बुक्सहरू सेलेबसहरू पढेर है त्यही भित्रबाटै हरेक सब्जेक्टहरूको एनालाइजहरू गरेर त्यसमा कमपेरहरू गरेर चाहिँ कोइसनहरू सबै तयारी गरेर उहाँहरूले पहिला चाहिँ त्यो नोटबुक जस्तै बनाएर चाहिँ पढेर उहाँहरू गयो भने चाहिँ त्यो इक्जाममा चाहिँ हन्ड्रेट पर्सेन्ट नै एउटा चान्सेस त्यो छिर्ने त्यो इक्जाममा हो अन्त हाम्रो नानीहरू कतिजना के गर्छन् इक्जाम आयो भन्छन् के रे मैले त फलानामा फर्म भरेको छु के अरे यो यति तारिक मेरो के अरे रिटन इक्जाम छ गएर मैले रिटन इक्जाम गर्नु पर्नेछ भनेर भन्छन् तर पढ्नु चाहिँ नानीहरूले राम्रोसँगले पढेको हुँदैनन् राम्रोसँग नपढिकन उहाँहरू इक्जाम गर्नु जाँदाखेरि जुन चाहिँ कोइसन आफूले जानेकै हुन्छ त्यो पढेको भएदेखि त्यो एन्सर त्यो कोइसनको जवाब दिनु सक्ने हुन्छ हो त्यो कोइसनको जवाब दिनुसक्छ तर घरमा आएर ठिकै त्यो अब नपढिकन गयो तर त्यो इक्जाम दिएर आएर चाहिँ घरमा त्यो कोइसन यसो खोजेर हेर्दाखेरि चाहिँ जानेकै चिज हुन्छ तर त्यो कोइसनमा अलिकति घुमाएर मात्रै दिएको हुन्छ अलिकति टर्न ओबर गरेर त्यसलाई कोइसन बनाएको हुन्छ टर्न गरिवरि त्यो कतिवटा कोइसनहरू बुझ्दैनन् त्यो भयो अन्त अर्को कुरो जस्तै अब हाम्रो पाहाडी इलाकामा जस्तै दार्जिलिङ कालिम्पोङ खरसाङ मिरिक जति पनि छन् यो एरियामा अब वेस्ट बेङ्गालभित्र हाम्रो यो वेस्ट बेङ्गाल स्टेटभित्र पर्छ र यसमा चाहिँ अब पहिला त अब इङ्ग्लिसबाट पनि कोइसन आउँथ्यो कम्पिटेटिभ इक्जाममा बस्नु जाँदाखेरि इङ्ग्लिसबाट पनि कोइसन आउँथ्यो तर अहिले चाहिँ फिलहाल यो प्रेजेन्ट अवस्थामा चाहिँ के गरेको छ भन्दाखेरि वेस्ट बेङ्गाल गर्मेन्टले जति पनि पाहाडी इलाका छ उहाँहरूलाई चाहिँ के रे नेपालीबाटै कोइसन हुनुपर्छ भनेर नेपालीबाट नै अहिले प्रायः प्रायः कोइसनहरू आउँछन् तर यहाँ चाहिँ जति पनि हाम्रो स्कुलहरू छ नेपाली त पढाउँछन् तर हाम्रो नानीहरूले नेपालीलाई अलिकति बेसी ध्यान नदिएर उहाँहरूले नेपाली शब्द नेपालीको के रे अर्थहरू त्यति साह्रो बुझेका बुझ्नु बुझेका हुँदैनन् बुझ्नु सक्दैनन् र त्यसै सन्दर्भमा जुन चाहिँ कम्पिटेटिभ इक्जाम बस्नु जान्छ नानीहरू जाँदाखेरि चाहिँ त्यसमा के हुन्छ नेपालीबाट कोइसन आएको हुन्छ नेपालीबाट कोइसन आउँदाखेरि चाहिँ नानीहरूलाई के हुन्छ भन्दाखेरि त्यहाँ जुन चाहिँ कोइसन लेखेको छ त्यो इङ्ग्लिसमा आयो भने त्यसको एन्सर थाहा छ उनीहरूलाई तर त्यो नेपालीमा भएकोले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो कोइसन बुझ्नै सक्दैन कोइसन नबुझेको हुनाले चाहिँ उहाँहरू उहाँहरू त्यसको एन्सर थाहा छ आफूलाई एन्सर दिनु सक्छ र पनि त्यो कोइसनको एन्सर चाहिँ सही दिनै सक्दैन उहाँहरूले हो यो कतिवटा नेगेटिभहरू पनि छ यसमा हो अन्त त्यसले गर्दाखेरि हाम्रो नानीहरूले कम्पिटेटिभ इक्जाम बस्नु जानुभन्दा अगाडि चाहिँ फुल एन्ड फाइनल हनड्रेट पर्सेन्ट नसके पनि एट्टी नाइन्टी पर्सेन्ट चाहिँ पुरा एकदम तयारी भएर है कम्पिटेटिभ इक्जाम दिनु सक्ने लाइकको भएर चाहिँ हामी जानुपऱ्यो जिरो भएर चाहिँ हामी जानु चाहिँ हुँदैन तर त्यसको लागि के गर्नुपऱ्यो आफूले हन्ड्रेट पर्सेन्ट प्रिपरेसन गर्नु पऱ्यो पढाइ गर्नु पऱ्यो हो इक्जाममा बस्नु अगाडि हरेक च्याप्टरको हरेक सब्जेक्टको हामीले कोइसन एन्सरहरू के रे ट्राइल गरेर हो हेरेर अर्को किताबमा के रहेछ यो किताबमा के रहेछ भनेर हामीले चाहिँ त्यो किताबलाई चाहिँ एकदम फेरबदल गरेर हामीले हर्नुपर्छ त्यसलाई हो पढाइ पढ्नुपऱ्यो त्यसलाई हो अन्त पढेर चाहिँ त्यसको बादमा चाहिँ हामी इक्जाम गर्नु गयौँ भने चाहिँ सफलता हासिल हुन्छ हो र मेरो चाहिँ यही हो सजेसन सबभन्दा बेसी राम्रो कम्पिटेटिभ इक्जाममा इक्जाम गर्नु जाँदाखेरि चाहिँ त्यसमा अब त्यो कोइसनको हल गर्नु सक्ने र कोइसनको एन्सर दिनु सक्ने क्यापाबिलिटी चाहिँ यतिको क्यापाबिलिटी चाहिँ सिबिएससी बोर्डको जुन केन्द्रीय विद्यालय छ केन्द्रीय विद्यालयमा जुन जुन सेलेबसहरू छ त्यो सेलेबसमा जुन जुन पढाइहरू हुन्छ त्यो पढाइको आधारमा चाहिँ हाम्रो नानीहरूले पढेको छ कम्पिटेटिब इक्जाम गर्नु जाँदाखेरि भने चाहिँ त्यो नानी चै हन्ड्रेट पर्सेन्ट मलाई लाग्छ सक्सेसफुल भएर नै त्यो नानी आउँछ र त्यो जुन चाहिँ उसको सपना थियो जुन चाहिँ त्यो यो ओहदामा म यो पोस्टमा चाहिँ म काम गर्नु सक्छु भनेर जुन चाहिँ उसले त्यो सोचेर त्यो फर्महरू भरेको हुन्छ यसलाई म पास गर्नु सक्छु भनेर जुन चाहिँ सोचेको हुन्छ त्यसमा चाहिँ त्यो नानी सफलता भएर चाहिँ जान्छ भनेर चाहिँ यो चाहिँ मेरो एउटा जानकारी र एउटा मेरो चाहिँ सुझाव